भारतमा धेरै भाषाशैलीहरू थियो पहिला र अहिले पनि छ तर धेरै कुराहरू हराएको छ जस्तै भाषा संस्कृत लुगा वेशभूषा अनि धेरै कुराहरू कलाकृतिहरू पनि पहिला मान्छेहरूले धेरै धोती र भारतमै बनिएको लुगाहरू लाउँथ्यो तर अहिले चाहिँ प्रायः जस्तो बाहिरको लुगाहरू मात्रै देखिन्छ र जो कल्चरहरू थियो संस्कृतिहरू थियो त्योहरू पनि केही पनि छैन अहिले प्रायः जस्तो इङ्लिसलाई मात्रै नै फोकस गर्न थालेको छ अहिले नेपाली भाषा हिन्दी भाषा मराठी बङ्गाली युज हुन्छ तर इन्टरनेसनल लेबलमा हाम्रो भाषा रिकग्नाइज भएको छैन र अन्तर्राष्ट्रिय स्तरमा हाम्रो भाषा प्रचलित छैन र हाम्रा लुगाहरूले केही प्रभाव पार्न सकेको छैन खालि हराउँदै मात्रै गएको छ अहिले यो जमानामा कसले पनि धोती लाउँदैन धोती लायो भने पनि कोही कोही मान्छे बुढो मान्छेहरूले लाउँछ तर आउँदै गरेको जुन जेनरेसन छ आउँदै गरेको जुन पिंँढी छ त्यो पिँढीले इन्डियन लुगा भारतीय लुगाहरू लाउँदैन र अन्त पहिला भारतमा धेरै लुगाहरू बनिन्थ्यो तर अहिले बनिँदैन बनिन्छ तर त्यो प्रयोगमा छैन अहिले र जति पनि कलाकृतिहरू थियो भारतमा त्यो अहिले सबै हराएर गएको छ जस्तो पहिला बाजेले आफ्नो छोरा नातिलाई कलाहरू सिकाउँथ्यो र त्यो पिँढी पिँढीसम्म हुँदै आउँथ्यो त्यो अहिले छैन त्यो पिँढीमा फरक भएको छ अहिले पहिला भारतमा धेरै ट्राइबहरू बस्थे र आफ्नो आफ्नो ट्राइबको आफ्नो आफ्नै भाषाहरू थिए तर अहिले त्यो ट्राइबहरू पनि सबै अलिक मोर्डनाइज अलिक राम्रो भएको छ अनि पहिलाको जुन रीतिरिवाजहरू मान्थ्यो तिनीहरूले अहिले त्यस्तोहरू गर्दैन पहिला हिन्दूहरूले हिन्दूहरूले र भारतीयहरूले अनुहारतिर अनुहारतिर धेरै कुराहरू लाउने गर्थे र धेरै नक्साहरू पनि खोपेको हामी पाउँथ्यौँ तर अहिले त्यस्तो चल्दैन अहिले त्यस्तोहरू हामी प्रयोगमा देख्दैनौँ र पहिला पुजापाठ होइन यति नै